हाम्रो क्षेत्रमा पाउने डिसहरू चाहिँ अब मेन त यहाँनिर मोमोहरू प्रिपेर हुन्छ चउमिनहरू जुन चाहिँ चाहिँ टुरिस्टहरूले पुरा खान्छ यो चाहिँ स्ट्रिट फुडहरूमा पनि पाउँछ घरमा पनि बनाइन्छ मोमोहरू अन्त यो चाहिँ सबै रेस्टुरन्टहरूतिर पनि पाउँछ मोमो भयो टी मोमो भयो टाइपो से फाले भन्छ यस्तो कुराहरू घरमा पनि बनाइन्छ बाहिरतिर पनि पाइन्छ